खेलकुदहरूमा राम्रै नखेलेर कोही कोही मान्छेहरूले पिल्स ट्याबलेट अनि स्टोराइड भन्ने कुराहरू पनि खान्छ त्यहाँपछि ठुलो ठुलो गेमहरूमा पार्टिसिपेट गरेर त्यही पिल्स ट्याबलेटहरू खाएर खेल्छ अनि त्यसरी खेल्दा चाहिँ नराम्रो हो जो कि हामीलाई पनि थाह छ किनकि हामीले अस्ति भर्खरै अखबारहरूमा हेरेको थिएँ तिनीहरूको स्पोर्ट्स पर्सनहरूको पनि मेडिकल चेकअप भएर चाहिँ थाह पाएको हामीले पनि हुन त हामी यहाँ सानो गाउँबस्तीहरूमा चाहिँ त्यसरी गर्दैन जस्तो खेल हुन्छ त्यसरी हामीले खेल्ने हो अनि थाह छ कतिवटा कुराहरू पनि कि यो सब खाएर चाहिँ नराम्रो हो भनेर